हेलो हेलो भाइ सुन्दैछ ए सुन न तिम्रो आज मेरो साथीको बर्थडे थियो कि अनि त्यो तिम्रो सामानमा ए तिम्रो दोकानमा चाहिँ के के छ हौ सामानहरू यसो अलिकति प्रेजेन्ट गरौँ भनेको अनि सामानहरू चाहिएको थियो गिफ्ट केकहरू पनि अन्त अहिलेको लेटेस्ट केक के छ अँ त्यहाँदेखि तिम्रो फेरि त्यो

हजुर मेरो साथीको बर्थडे हो अन्त त्यही भएर मलाई चाहिँ उयोहरू चाहिन्थ्यो डेकोरेसन आइटमहरू कतिको छ तिम्रो दोकानमा हो अनि केक त केक त भइहाल्छ केक त तिम तिम्रो दोकानमा छँदैछ होइन अहिलेको एउटा दामी केक प्याक पनि गरिदिइराख तिम्रो दोकानमा अहिलेसम्मको चल्दै केक होइन जुन

प्याकहरू गर म मान्छे पठाइदिन्छु नि त त्यस्तो दोकानमा तिम्रो दोकानमा हो लिस्ट आउट गरेर एउटा नामहरू नामहरू लिस्ट आउट गर्छु के के दोकानमा छ तिमी त्यो हेरी एउटा रिजनेबल प्राइस लगाइदिएर पठाइदेऊ न उसको हातमा अँ त्यसो अँ ल त त्यस्तै गर न त भाइ हुन्छ ल ल ल ल ल